नेपाली वचनमा यस्तो इङ्लिस अङ्ग्रेजी हिन्दी बङ्गाली यस्तो वर्डहरू पनि आइरहेछ जस्तो इङ्लिसवटा वाल टेबल नेपालीमा सेम हुन्छ वर्डहरू अनि यस्तो नेपालीमा थुप्रै वर्डहरू मिलिरहेछ हिन्दीबाट बङ्गालीबाट पनि अन्त इङ्लिसबाट पनि अनि नेपाली कल्चरमा यस्तो काली पूजा मतलब यस्तो दिपावलीहरू मनाउँछ अहिले नेपाली कल्चरमा पनि थुप्रै हुन्छ जस्तो दिपावली मनाउँछ अहिले होली पनि मनाउँछ नेपाली कल्चरमा यस्तो थुप्रै कल्चरहरू मिलिकन आइरहेछ जहाँ बुद्धिस्टहरूको पनि सायद मनाउँछ होला नेपालीमा अहिले थुप्रै कल्चर मिलेर आएको छ जस्तो दिपावली भयो काली पूजाहरू भयो यस्तोहरू होली यस्तो मनाउँछ फेस्टिभलहरू अहिले नेपालीमा पनि अनि यस्तो वर्डहरू पनि कतिवटा आएको छ हिन्दीबाट नेपालीमा यस्तो थुप्रै नेपालीमा आइरहेछ